योगा अभ्यास गर्नेको यानिकी मेडिटेसन धेरै फाइदा भएको छ यसमा यसमा एकदम पिस भनेको शान्ति भनेको मतलब बाहिर खोज्नु पर्दैन यो थाहा भयो मलाई यसमा मलाई धेरै फाइ फाइदा छ कि एक आनन्दले आफ्नै धुनमा काम गरी गरिकिन मतलब कस्तरी समय जान्छ पत्तै चल्दैन यस्तो त्यसमा खुसी भनेको भित्र भित्र आनन्द एउटा फिलिङ फिलिङ भइरहेछ त्यसमा अलिकति पहिला सहन शक्ति नहुनेलाई अहिले सहन शक्ति भइरहेछ छ सहन सक्छु म अहिले चाहिँ नभए चाहिँ एउटा स्यानो कुरामा भडक्क भड्किने थिएँ म आर्काको कमी हेर्थेँ तर अहिले अर्काको कमी होइन कि आफ्नो योग अभ्यास गरेपछि आफ्नो कमी हेर्नु पर्दो रहेछ यो चाहिँ यो चाहिँ थाहा पाइयो अरू त्यस त्यसैमा मतलब धेरै कुछ मतलब दुनियाँमा चल्ने तरिका यो सब पुरा फाइदा भएको छ योग अभ्यास यानिकि हामीरू तेसको मतलप आत्मा परमात्माको कनेक्टलाई योग भन्छ योग भनेको जोड भन्छ नि प्लस हामी आत्मा हो अरू परमात्मा उहाँसँग मतलब योग गरेपछि चाहिँ हामीहरूलाई कहाँबाट बाफरे आनन्द लागेर आउँछ कस्तरी समय जान्छ एकाग्रता के हो त्यसैमा मतलब पत्तै चल्दैन क्या त यो सब फाइदा भएको छ त्यही भएर यो यो यसमा मैले यो सब बोलेर म वर्णन गरेर तिमीहरूलाई भन्न सक्दिनँ त्यही भएर यसमा चाहिँ तिमीहरू नै खुद गरेपछि तिमीहरूलाई खुदै अनुभव हुन्छ त्यही भएर यो सब म भनेर भन्न सक्दिनँ कि त्यसमा के फाइदा छ कस्तो छ तिमीहरूई यसको लागि तिमाीहरू अन्त योग अभ्यास गर्नु जरुरी छ